यता हाम्रो गाउँघरमा चाहिँ अब बिजुलीबाट चलाउनु सकिने चाहिँ थुप्रै सामानहरू चलाइन्छ जस्तै बाथरूममा वासिङ मेसिन गिजर चलाइन्छ अनि किचनमा फ्रिज अनि मिक्सी त्यहाँदेखि राइस कुकरहरू पानी तताउने जग भयो है अन्त ओभनहरू माइक्रोवेभहरू थुप्रै नै चलाउँछ अनि टिभीहरू फोनहरू अहिले फोन त सबैको हात हातमा हुन्छ होइन फोनहरू दैनिक जीवनमा बिजुलीबाट चलाउने सामानहरू यस्तै यस्तैहरू छ र अब कृषिको लागि चाहिँ बिजुलीबाट चाहिँ अब के के सामानहरू चलाउँछ भन्दाखेरि चाहिँ अब बिजुलीबाट कृषिको लागि चलाउने सामानहरू चाहिँ बेसी छ जस्तो त लागेन मलाई अब बारीहरू खनजोत गर्नको लागि त हाम्रो यता त अब गोरुलाई है जुवा लाएर काठको हलो बनाएर त्यसरी नै अब बारी जोत्ने चलन छ त्यहाँदेखि काँटा फरुवाहरूले खन्ने चलन छ र मेरो अब सोचाइभित्र चाहिँ मलाई लागेको चाहिँ अब जब हामीले उत्पादन गरेर धान कोदो मकै फलाउँछौँ जस्तै अब हर्दीहरू पनि हामीले रोप्छौँ र उब्जनी भएर निस्केपछि यसलाई चाहिँ अब पहिला पहिला चाहिँ अब पानीघट्टाहरू थियो होइन पानीघट्टाहरूमा लगेर पिसिन्थ्यो त्यहाँदेखि पछि पछि चाहिँ ओखलीहरूमा पनि कुटिन्थ्यो अनि जाँतोहरूमा पनि पिसिन्थ्यो तर अहिले चाहिँ अब यो परम्परा चाहिँ धेरै हटेर गएर चाहिँ धान कोदो मकै पिस्ने चाहिँ अब मिलहरू छ त्यो चाहिँ अब बिजुलीबाट चल्छ र त्यहाँनिर लगेर अब धानहरू पिसेर त्यसको खोस्टा निकालेर चामल बनाएर ल्याइन्छ कोदोलाई लगेर पिठो बनाइन्छ होइन अन्त मकैलाई लगेर पनि अब त्यसलाई च्याख्ला बनाएर चामल बनाइन्छ न मिल चाहिँ कृषिमा चाहिँ अब मिल चाहिँ बिजुलीबाट चल्ने एउटै सामग्री हो हाम्रो यो कालिम्पोङ पाहाडी क्षेत्रमा चाहिँ जस्तो लाग्यो मलाई चाहिँ